मलाई चाहिँ यो ब्रह्माण्डको कतिवटा कुराहरू चाहिँ अचम्म नै लाग्छ होइन ब्रह्माण्डमा अब त्यस्तो धेरै कतिवटा रहस्यहरू छ जसमा चाहिँ मलाई के होला भन्ने पनि लाग्छ होइन जस्तै ब्रह्माण्डमा भगवानहरू को होला कहाँबाट आएको होला हामीले कसरी उनीहरूलाई पुज्नु थालेँ होला अनि भन्छ स्वर्ग नर्क मरेर स्वर्गमा जान्छ नर्कमा जान्छ अनि साँच्चै हो कि होइन होइन हामी मरेर कहाँ जान्छु त्योहरू पनि मलाई अचम्म लाग्छ अनि यो अब ब्रह्माण्ड देख्दा हामी यहाँबाट होइन उयो कतिवटा ग्रहहरू छ कहाँ होला के होला कस्तो होला हुनु त अहिले अब टिभीको माध्यमद्वारा या इन्टरनेटको माध्यमद्वारा हामी सबै देख्नसक्छौँ त्यस्तो कुरोहरू त तर पनि भगवानहरूको बारेमा सोच्दाखेरि चाहिँ मलाई अलिकति उयो लाग्छ होइन मान्छेले सबैले भगवान त मान्छ म पनि मान्छु तर अब कसैले देखेको छैन र पनि अब कति भक्तिसँगले सबैले पूजापाठ गर्छ अनि भगवान चाहिँ खास के होला कस्तो होला कसरी होला भन्ने कुरो चाहिँ त्यो अलिकति मलाई ब्रह्माण्डमा चाहिँ त्यो रहस्यमय लाग्छ अनि त्यस्तो थुप्रै कुरोहरू छ हामी मरेर कहाँ जान्छौँ होला पुनर्जन्म भन्छ मान्छेले पुनर्जन्म साँच्चै हुन्छ कि हुँदैन होला त्यस्ता कतिवटा कुरोहरू छ जस्तै मरेर अब चौरासी लाख जुनीमा गएर मात्रै मनुष्य जुनी हुन्छ भन्छ तर मलाई चाहिँ त्यस्तो चाहिँ लाग्दैन किनभने मान्छे चाहिँ मरेर मान्छे नै हुन्छ होला अब अरू कुरो त कसरी हुन्छ होइन जस्तै एउटा सुन्तला रोप्यो भने सुन्तला फल्छ सुन्तलाको बोटले आँप त फल्दैन नि त्यस्तै मान्छे पनि मरेर मान्छे नै हुन्छ होला कुकुर बिरालो त कसरी हुनसक्छ त्यस्तो के कत्तिवटा त्यस्तो ब्रह्माण्डको अब रहस्यमय रहस्य चाहिँ अब त्यही लाग्छ अब के होला कसो होला किनभने त्यो अहिलेसम्म अब कसैले पनि देखेको छैन होइन कसै मरेर आएर यस्तो होला उस्तो होला त अहिलेसम्म कसैले पनि भनेको छैन नि त होइन अनि त्यस्तै कुराहरूले चाहिँ मलाई अचम्मित बनाउँछ अनि राम्रो पनि लाग्छ कतिवटा कुरोहरू सोच्दा उयो गर्दा अनि के होला कसो होला भन्ने जिज्ञासा पनि सधैँ नै हुन्छ